हलो ए तपाईँ माछा दोकानबाट बोल्नुभएको ए माछा दोकानको कुन जग्गाबाट हो ए नौ मेलको माछा दोकान ए आच्छा आच्छा हो हो त्यो माछै लिनुथियो कुन कुन माछा छ हो कस्तो कस्तो माछा इलिस माछाहरू पनि छ ए ए हजुर हजुर हजुर माछा त फ्रेस होला नि ए आच्छा आच्छा हजुर रौ माछा चाहिँ कसरी छ हो चार सय रुपियाँ किलो है दस किलो जस्तो लानुपऱ्यो ल ल ल म आउँदै छु अब एकछिनतिर आइपुग्छु नौ मेल न नोभेल्टीछेउमा है अँ अँ त्यहाँदेखि पचासजानाको लागि पचासजनाको लागि कति पर्छ हो लन्च लन्चको लागि पचासजनाको लागि चाहिएको थियो लन्चको लागि पचासजना भनेपछि त कति भेट्यो पाँच केजीले हुन्छ पाँच केजीले पाँच केजीले हुन्छ अब अलिकति बेसी गरिदिनु कि रौ माछा एकदम फ्रेस तौलेर सफा सफा गरेर काटकुट् पारिदिनु होला म आउँछु एकछिनमा ल काटकुट् पारेर राखिदिनू त्यहाँदेखि म आउँछु पिस चाहिँ अलिकति यो टाइपले के सानो सानो पारेर राख्दिनू

त्यो अब माछा चाहिँ फेरि फ्रेस हुनुपर्छ है फेरि त्यो फ्रेस छैन भने चाहिँ हुँदैन नि फेरि म त फेरि एकैखेपमा क्यान्सेल गरिदिन्छु नि फेरि फ्रेस हुनुपर्छ एकदमै कान रातो हो त्यसको त्यो भुँडीको पखेटा रातो भएकोले त्यो चाहिँ फ्रेस हो हो त्यस्तो चाहिन्छ है मलाई यो छाम्दाखेरि कडा टाइट आउँदै छु आउँदै छु ल